अब रङ्गोली बनाउनु है निधारमा टिका लगाउनु जनै लगाउनु पूजा गर्नु मन्दिर जानु होइन दरगाह जानु यस्तै व्रत बस्नु रोजा बस्नु भन्ने कुराहरू चाहिँ अब विशेष गरी चाहिँ यो अब यो चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ एउटा हामीले मान्ने अथवा हामीले हाम्रो भगवानलाई है हाम्रो संस्कृतिमा हामीले पहिलैदेखिको मानिआएको हाम्रो भगवानहरूलाई हाम्रो देवीदेउताहरूलाई चाहिँ हामी देवीदेउताहरूको प्रतिको हाम्रो आस्थाहरू हो है यसले चाहिँ हामीलाई यो आस्थाहरू हामी हामीले झल्काउँछौँ कि हामीले अब है भन्नु त अब संसार विश्वासमै चल्छ होइन सबैले भन्छ संसार विश्वासमा चल्छ र यही विश्वासको कारणले गर्दाखेरि चाहिँ हामीले यो सब व्रत बस्ने रोजाहरू बस्ने कार्यहरू गरेको हो होइन र रङ्गोली विशेष गरी हामी दिवालीमा है दिवालीमा बनाउँछौँ किनकि अब दिवालीमा घर घर घर शृङ्गारहरू एकदमै हामीले सजाउँछौँ सजाउने गर्छौँ डेकोरेसनमा है डेकोरेट गरेर एकदम अब म राम्रो सुन्दर रूपले कसरी बनाउन सकिन्छ त्योहरू गर्छौँ है किनकि अब एउटा महान पर्व आएपछि आफ्नो घर घर आँगनलाई कसरी सुन्दर बनाउने एउटा मान्छेको सोच रहेको हुन्छ होइन र त्यसको हिसाब त्यस त्यस कारणले गर्दाखेरि चाहिँ हामी रङ्गोलीहरू बनाउने गर्छौँ र पूजा गरेपश्चात तथा होइन कतिवटा जा कतिपय जातिहरूले जस्तो कि हामी नेपाली जातिहरूको नेपाली दसैँमा निधारमा टिकाहरू लगाउने परम्पराहरू छ है र यो चाहिँ अब हाम्रो हामीले आफ्नो आफ्नो के भन्नु आफ्नो कल्चरलाई होइन आफ्नो संस्कृतिलाई हामीले एउटा बचाउनको निम्ति चाहिँ गरेको हो होइन हाम्रो संस्कृति पहिलादेखिको हामीले के मान्दैआएको हो हामी हाम्रो हाम्रो पुस्तैनी हामी पुर्खौलीहरू चाहिँ हामीले नबिर्सियोस् भनेर चाहिँ हामीले यो पहिलैदेखिको हामीले यो पाउँदैआएको आशीष हुन् उहाँहरूबाट र हामीले यो यसलाई नै हामीले अगाडि बढाउँदै गएको हो र अब व्रतहरू बस्नु है मन्दिरहरू जानु भगवानपट्टिको आस्था भइगयो अन्त दुर्गा दरगाह जानु है दरगाह गएर रोजा पढ्नु होइन यस्तै अब मन्दिर जानु मन्दिर गएर पूजापाठ गर्नु यो सब हाम्रो हाम्रो हामी मान्ने हामी जुनै पनि धर्मका भए पनि होइन हामीले तर हाम्रो हामीले मान्ने हाम्रो देवीदेउता इष्ट देवीदेउता भगवानहरूपट्टि हाम्रो आस्था चाहिँ यसले दर्साउँछन् होइन र यो गर्नु आवश्यकता पनि छ किनकि अब संसारमा है सबै सबैले आफ्नो न अब के भन्नु आफै आफै भएर आफै एक्लैले पनि चलिने होइन होइन र संसार अब विश्वासमै चल्छ र र यही कुराहरूले गर्दाखेरि चाहिँ है विश्वास भएको कारणले गर्दाखेरि चाहिँ मनुष्यले चाहिँ यो सबैहरू हामी सबै मनुष्यहरूले यस्तो कामहरू गर्छौँ र व्रत बस्नु चाहिँ विशेष गरी चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ अब हामीले कुनै पनि कार्यको निम्ति हामीले व्रत बस्छौँ है व्रत बस्नुमा व्रत बस्यो भने के यो ए कुनै कार्य सफल हुन्छ अरे भन्छ त्यसको लागि व्रतहरू बस्नु भन्छ है अन्त जिउतिर रोगहरू कष्टहरू छ भने पनि व्रत बस्छ दिन दिन हिसाबको हुन्छ व्रत है के बार बारको हिसाबले व्रत हुन्छ त्यसरी नै व्रतहरू बस्छ र साइन्टिफिकली पनि व्रत व्रत बस्नुको चाहिँ धेरै नै प्रुफ छ अब जस्तै कि व्रत बस्यो भने चाहिँ है हाम्रो जिउमा हाम्रो शरीरमा कन कन्टिनिउसली मेटाबलिज्मले हाम्रो पचाउने पाचनतन्त्र काम गरिरहेको हुन्छ है र एक दिन हामीले व्रत बसिँदा हामीले एक दिन एक दिन भोजन ग्रहण गरेनौँ भने चाहिँ है त्यो पाचनतन्त्रहरूले चाहिँ हाम्रो पाचन पचाउने पचाउने खाना पचाउने तत्त्वहरूले चाहिँ रेस्ट पाउँछ अरे जिउमा है र त्यसको कारणले गर्दाखेरि चाहिँ एक दिन रेस्ट उनीहरूले रेस्ट उन त्यो अर्गेन्सहरूले रेस्ट पाएको कारणले गर्दाखेरि चाहिँ हामीले हाम्रो हेल्थहरू राम्रो गर्नसक्छौँ भनेर पनि हामी मानिन्छ होइन र यस्तै हाम्रो संस्कृतिमा जस्तै कि अब क्षेत्रीहरूले दमाई शर्माहरूले सरी क्षेत्री क्षेत्रीहरूले है शर्माहरूले जनैहरू लगाउने गर्छन् र यो उनी उनीहरूले चाहिँ एउटा ब्राह्मिणको रूपमा जनैको ल लगाउने गर्छन् है जनै लगाएपछि चाहिँ उनीहरूले एउटा म चाहिँ अब एउटा ब्राह्मिण हो भन्ने चाहिँ उनीहरूले एउटा अब पवित्र एउटा ब्राह्मिणको दर्जा पाएको जत्तिकै हुन्छ है र यो जनै लगाएपछि चाहिँ उनीहरूले अब नराम्रो कार्यहरू गर्नुभएन तथा नराम्रो व्यवहार दुर्व्यवहारहरू गर्नुभएन है र यस्तै प्रकारको महत्त्वहरू रहेको छ र भन्नुपर्दाखेरि चाहिँ हाम्रो संस्कृतिमा चाहिँ यस्तो यस्तो अन्य अन्यहरू पनि थुप्रै तत्त्वहरू छन् जसले चाहिँ आफ्नै संस्कृति र आफ्नै दृष्टिकोणहरू झल्काउँछन् र यिनीहरूको महत्त्व पनि है त्यति नै छ जति कि अब सबैलाई एज ए जेनरल हेर्यो भने होइन जति नै सबैको आफ्आफ्नो जे जति हुन्छ रहनसहनको लागि नै सबैको इम्पोर्टेन्सहरू एकदमै एकदमै रहेको छ किनकि आफ्नो जीविका चलाउनको लागि मान्छेलाई है एउटा जीविका चलाउनको लागि अब मान्छेलाई फिजिकली भनौँ कि मेन्टली भनौँ होइन ज जति जस्तो प्रकारको उसलाई एफोर्टहरू चाहिरहेको हुन्छ त्यस्तै प्रकारको स्पे स्पिरिचुवेल एफोर्टहरू पनि उनलाई चाहिरहेको हुन्छ र यही सबै कुराहरूले चाहिँ स्पिरिचुवेल एफोर्टको चाहिँ एउटा कमीलाई चाहिँ पुरा गर्ने हुन्छ र त्यही कारणले गर्दाखेरि चाहिँ एकदमै यिनीहरू सबैको महत्त्व चाहिँ एकदमै रहेको छ